मेलै चाहिँ अरूको घरमा गार्डनिङहरू त्यहाँ जादाँखेरि देखेर अरूको घरमा फुलहरू देखेर मैले चाहिँ त्यो के रे फुलहरू आफ्नो घरमा रोपेको होइन मैले चाहिँ सानैदेखि म चाहिँ एउटा फुलहरू रोप्नु के के तुलफुलहरू लगाउनु सानैदेखिको मेरो हबी जत्तिकै थियो है त्यसैकारणले म अर्कालाई देखेर चाहिँ मैले गरेको होइन मैले मेरो आफ्नै मनले आफ्नै इच्छाले मैले आफ्नो आफुले गार्डनिङ गरेको है त्यसमा चाहिँ म के भन्न चाहन्छु भने चाहिँ आफैले उब्जाएको इच्छालाई चाहिँ हामीले गऱ्यौँ भने चाहिँ त्यो चाहिँ सक्सेस भएर पनि जान्छ कसैको देखेर उसले गार्डनिङ गऱ्यो म पनि गर्छु भनेर

मौलिएर जान्छ त्यसैकारणले मैले कसैलाई देखेर कसैकोमा देखेर चाहिँ मैले गार्डनिङ गरेको होइन मैले आफ्नै इच्छाले नै मैले गार्डनिङ गरेको हो है यसमा चाहिँ त्यो अरूलाई देखेर अरूको लाई अरूले रोपेको देखेर अरूले गरेको देखेर गरेको होइन मैले आफ्नै इच्छाले नै यो गार्डनिङ चाहिँ गरेको हो धन्यवाद